जुन चाहिँ मैले भनेँ अघि हेडफोन सेहनाइजरको एचडी टु फिफ्टी त्यो एकदमै राम्रो छ यसलाई म सबैलाई किन्ने सजेस्ट गर्छु मैले पनि एमाजोनमा सेल लागेको बेलामा मगा किनेको मैले अन्लाइन अर्डर गरेको थिएँ मेरो घरमा एकदमै राम्रोसँगले आइपुग्यो एमाजोनको प्याकिङहरू पनि राम्रो छ त्यो राम मैले तिन पिस अर्डर गरेको थिएँ तिनै पिस राम्रोसँगले आइपुग्यो मैले यो किनेको लगभग डेढ वर्ष भयो र आजसम्म पनि एकदमै राम्रो कन्डिसनमा राम्रोसँगले चलिरहेको छ यसको लामो तार भएकोले खुबै सुविधापूर्ण छ यसको साउन्ड क्वलिटी पनि एकदमै राम्रो छ यसमा हाई फ्रिक्वेनसी मिड फ्रिक्वेन्सी यसको बेस सबै त्यो कम्पनीले आफ्नो नाम अनुसार आफ्नो काम देखाएको छ यसमा र तपाईँले सुन्दाखेरि जुन चाहिँ हाई डेफिनेसन साउन्ड क्वालिटी तपाईँले सुन्नु सक्नुहुन्छ है र कतिवटा कम्पनीले धेरै धेरै दाम राखेर है चार हजार पाँच हजारको दाम राखेर पनि यतिको जुन चाहिँ क्वालिटी छ दिनु सकेको छैन र यो एचडी जुन चाहिँ मैले टु फिफ्टी भनेँ सेहनाइजरको यसको चाहिँ दुई हजार हो खास दाम तर अफर लागेको बेलामा एमाजोनमा अनलाइन हेर्नुभयो भने तपाईँहरूले पन्ध्र सयदेखिन् बाह्र सय रुपियाँसम्म पाउनु सक्नुहुन्छ र मैले चाहिँ यो अफर को बेलामा किन्दाखेरि चाहिँ बाह्र सय रुपियाँ परेको थियो र यो एकदमै राम्रो छ अनि म अरूलाई पनि यो किन्ने सजेस्ट गर्दछु है त्यसरी नै यो जुन चाहिँ प्लास्टिक कन्टेनरहरू हामीले राख्छौँ किचनमा प्रयोग गर्छौँ त्यो मेरो सोचाइमा चाहिँ एकदमै नराम्रो हो किनभने प्लास्टिक कन्टेनरहरू जुन चाहिँ हामीले यहाँ बजारमा बेचिन्छ ल्याउँछ त्यो एक नम्बर प्लास्टिकबाट बनिएको हुँदैन त्यो अलिकति त्यसलाई चाहिँ अब रिफाइन जुन चाहिँ प्लास्टिक छ त्यो रिफाइन गरेको हुन्छ र रिफाइन गर्दा प्लास्टिकलाई हाम्रो यहाँबाट जुन चाहिँ पत्रुवालाहरूले उठाएर प्लास्टिकहरू उठाएर लगेर त्या फ्याक्ट्रीमा रिफाइन गर्दाखेरि कतिवटा केमिकलले प्रोसेस गरेको हुन्छ होइन त्यो प्रोसेस गरेकोमा त्यो त त्यसमा त्यो प्लास्टिकमा अलरेडी केमिकल हुन्छ र हामीले किचनमा के गर्छौँ सबै खानेकुरा त राखेको हुन्छौँ त्यो खानेकुराहरू त्यही रिफाइन गरेको त्यो केमिकल अलरेडी केमिकल मिक्स प्लास्टिकमा हामीले त्यहाँनिर खानेकुरा राख्दा के हुन्छ त एक एकदिन राख्ने होइन नि त किचनमा त हामीले वर्षौँ दिन राख्छौँ होइन वर्षौँ वर्षसम्म हामी बसिरहेको हुन्छ र आज भोलि अलिअलि अलिअलि गर्दै त्यो प्लासटिकमा भएको केमिकलहरू त हाम्रो यो जुन चाहिँ खानेकुरामा छ जति मसला भयो नुन भयो चिनी भयो होइन हामीले के के राख्छौँ त्यो बिस्कुटहरू राख्छौँ जति पनि खानेकुराहरू राख्छौँ त्यसमा त अलिअलि अलिअलि परिरहेको हुन्छ र अब एउटा सम्झिनुहोस् अब एउडा एउटा खानेकुरामा अलिकति भनेपछि हामीले किचनमा कति किसिमको खानेकुरा राख्छौँ त हाम्रो किचनमा त प्लास्टिकको डब्बै डब्बा हुन्छ गन्यो भने एक एकजनाको नर्मल्ली एकजनाको घरको किचनमा बिस देखिन् पच्चिसवटासम्म तपाईँले प्लास्टिकको कन्टेनरहरू पाउन सक्नुहुन्छ होइन बिस पच्चिसवटा प्लास्टिक कन्टेनरमा चाहिँ केमिकल मिसिएको हुन्छ जुन चाहिँ त्यो रिफाइन त हो त्यो यहाँबाट लगेर पत्रुहरूबाट लगेर त्यो जम्मा गरिएको प्लास्टिकलाई रिफाइन रिसाइकल गरेर त्यसको कन्टेनर बनाउने हो र त्यो कन्टेनरमा ज रिफाइन त्यो रिसाइकल गर्दाखेरि कतिवटा कति प्रकारको केमिकलहरू पनि हामी त्यसमा चलाइएको हुन्छ त्यो त त्यसमा अलरेडी त्यसमा केही मात्रामा त पसेको हुन्छ नि त त र सम्झिनुहोस् एउटा घरमा तिसवटा एउटा किचनमा तिसवटा कन्टेनर छ भने चाहिँ हामी तिसवटा कन्टेनरमा कत्ति चाहिँ त्यो केमिकलहरू बसेको हुन्छ र अलिअलि अलिअलि गर्दाखेरि प्रत्येक कन्टेनरबाट प्रत्येक खानामा केमिकल पर्दा त्यो केमिकलयुक्त हामी खाना हामीले खाइरहेको छौँ र त्यसले गर्दा के हुन्छ हाम्रो स्वास्थ्यमा असर पर्दछ र यसले गर्दाखेरि म त यो भन्छु यो किचन मा चाहिँ यो प्लास्टिकको कन्टेनरहरू राख्नु चाहिँ एकदमै राम्रो कुरा होइन बरु त्यसको सट्टामा तपाईँले काठको जुन चाहिँ पाइन्छ लोकल्ली होइन काठको बनिएको कन्टेनरहरू पाइन्छ अनि बोतलको पनि पाइन्छ अनि माटोको पनि पाइन्छ कन्टेनरहरू त्यो कन्टेनरहरू तपाईँले युज गर्नु सक्नुहुन्छ होइन त्यसमा तपाईँले मसला चिनी तपाईँको के अरे दुधहरू पनि राख्न सक्नुहुन्छ होइन त्यस्तोहरू तपाईँले राख्नु सक्नुहुन्छ तर प्लास्टिक चाहिँ कदापि नचलाउनुहोस् त्यो आज एक दिनको लागि त ठिकै छ तर यो त वर्षौँ वर्षसम्म हामीले चलाएर जाने हो र वर्षौँ वर्षसम्म हामीले त्यो प्लास्टिक मिश्रित खाना र त्यो अलिकति केमिकल मिसिएको खाना खाँदा चाहिँ एकदमै हाम्रो स्वास्थ्यलाई यसले असर पार्दछ र म चाहिँ भन्छु किचनमा चाहिँ एकदमै प्लास्टिक कन्टेनर चाहिँ नचलाऔँ